अब अहिले चाहिँ नि अब अहिले चाहिँ अहिलेको युग भनेको चाहिँ अब विज्ञान र प्रविधिको युग हो है अब विज्ञान प्रविधिले चाहिँ सम्वृद्धि उन्नति हो अब ल्याएको छन् देश देशमा र मान्छेमा मान्छेको जीवनमा चाहिँ धेरै सुविधाहरू ल्याएका छन् अब प्रविधिले चाहिँ विज्ञान तथा प्रविधि अब करियर बनाउने चाहने मेरा नानीहरू साथीहरू साथी भाइहरू नाता गोताहरूलाई चाहिँ म अब के हुनु चाहन के उयो दिन्छु भन्दा चाहिँ आयोसर हो वैज्ञानिक इन्जिनियर होइन रिसर्च स्कलर गुरु गुरुआमा शिक्षक शिक्षिका प्रोफेसर आँखाको आँखाको डाक्टरहरू बायोटेक्नोलोजी कम्प्युटर इन्जिनियर हो हार्ट सर्जन टाउकोको विशेषज्ञ इत्यादि क्षेत्रमा चाहिँ अब उन्नतिको उयो हुने अब यो गर्छौँ है अनि त्यो उयोहरूमा चाहिँ अब विज्ञान प्रविधिको शिक्षाको लागि चाहिँ भारतमा सबैभन्दा अब राम्रो महाविश्वविद्यालयहरू चाहिँ विशेषज्ञ विश्वविद्यालयहरू भनेको चाहिँ अब जोधपुर युनिभर्सिटी कलकत्ता अन्ना यूनिभर्सिटी चेन्नई अन्त इन्डियन इन्स्टिट्युट अफ साइन्स एडुकेसन एन्ड रिसर्च हो पुने अनि के पो हो दिल्ली टेक्नोलोजी यूनिभर्सिटी दिल्ली इत्यादिहरू चाहिँ हुन्